मेरो विचारमा ग्रामीण समुदायमा धेरै पानीको कमी छ र कि कृषि उद्योग सुधारमा पानी राम्ररी प्रबन्ध मिलाई अनि मलहरूलाई राम्रो फर्टिलाइजर मिलाएर अझै परिवर्तन गरे कृषि उद्योग सुधार राम्रो हुन्थ्यो